दार्जिलिङमा त पानीको अभाव धेरै छन् दार्जिलिङमा भन्दा पनि दार्जिलिङको सिँहमारीमा चाहिँ साह्रै बेसी पानीको अभाव छ यहाँनिर एउटा धारा त छ त्यो धारा चाहिँ खालि रेनी सिजनमा मात्रै हुन्छ त्यहाँ पानी अन्त त्यो पनि लाइन लाग्नु पर्छ अध्यारोमा बिहान बिहान जाडोमा अध्यारोमै उठेर गएर पानीको लाइन बस्नु पर्छ पानी फेरि सानो आउँछ अन्त त्यो पानी फेरि धारा त्यो सुकेपछि त्याँदेखि फेरि पालो आउँछ किन्नु पर्ने पानी यहाँसम्म कि किनेर चलाउनु पर्छ भाँडा कुडा धुँदाखेरि सोच्नु पर्छ अब ए पानी यतिमै चलाउनु पर्छ यतिमै हामीले पुरा गर्नु पर्छ भनेर साह्रो विशेष सिँहमारीमा साह्रो बेसी अभाव छ के भन्छ पानीको अभावले गर्दाखेरि चाहिँ नि अब यहाँनिर अब उयसहरूले के भन्छ ट्याङ्करहरूले ल्याएर यति महँगो दाममा पानीहरू बेच्छ बेच्छन् कि बेच्छन् तर पनि अब के गर्नु हामीले किन्नै पर्छ पानीको अभाव चाह्जी सिँहमारी दार्जिलिङको सिँहमारी भन्ने जग्गामा चाहिँ साह्रो बेसी अभाव छ